हजुर मैले चिनेका थुप्रै मानिसहरूसँग कलेज डिग्री छ र म के भन्छु भने एजुकेसन भन्ने कुरा चाहिँ काम पाउनुको निम्ति मात्र होइन तर त्यो एउटा आफूले आफ्नो निम्ति सुधारको निम्ति हुन्छ जस्तै एउटा म इक्जाम्पल दिँदाखेरि जब एउटा कुनै कुरा एउटा शिक्षित मान्छेलाई भनिन्छ भने त्यो मान्छेले त्यो कुरालाई छिटै नै बुझ्न सक्ने क्षमता हुन्छ र त्यही कुरा अशिक्षित मान्छेलाई भन्छ भने त्यो कुरा अशिक्षित मान्छेलाई बुझ्नमा धेरै समय लाग्दछ र शिक्षा भनेको आफ्नो सुधारको निम्ति पनि हो र आफ्नो वरिपरिको मानिस र आफ्नो गाउँ घरको सुधारको निम्ति पनि हो र साँच्चै नै शिक्षाले हरेकलाई नै एउटा अपग्रेड गराउँदै लान्छ मान्छेमा पनि एउटा अपग्रेड हुनु जरुरी हुन्छ र शिक्षाले हामी मान्छे मान्छेमा पनि अपग्रेड गराउँदै लान्छ र एउटा डिग्री पाउनु चाहिँ साँच्चै नै आफ्नो निम्ति राम्रै गरेको हो उनीहरूले मलाई लाग्छ